र हामी चाहिँ हिउँदोमा चाहिँ रायोको साग र धनियाँ रोप्छौँ र बर्खामा चाहिँ इस्कुस र फर्सी रोप्छौँ र रायोको साग र धनियाँ चाहिँ किन रोप्छौँ भन्दाखेरि सागपातहरू चाहिँ आँखाको लागि एकदमै राम्रो हुन्छ हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो हुन्छ साग खायो भने हामीले आँखा पनि राम्रो देख्छौँ हाम्रो नेत्र एकदम राम्रो भएर जान्छ र हामीलाई आँखामा केही प्रब्लम हुने छैन सानैदेखिको आँखामा अहिले हेर्नु हुन्छ भने विभिन्न विभिन्न जगामा सानो सानो नानीहरू जो फरेन कन्ट्रीमा बस्छ उहाँहरूले बेसी सागपात खानु पाउनु हुँदैन खाली बाहिरको खानु हुन्छ त्यसले गर्दाखेरि उहाँहरूको आँखा होइन एकदमै कमजोर हुन्छ र हाम्रो इन्डियनहरूले चाहिँ बेसी चसमा लगाउनु पर्दैन हेर्नु है हेरेर जाँदाखेरि चाहिँ नेपालीहरूले पनि बेसी चसमा लगाउनु पर्दैन त्यसको कारण चाहिँ यही हो कि हामी चाहिँ हरियो परियो बेसी खान्छौँ सागपात बेसी खान्छौँ है र हामी चाहिँ त्यही कारणले गर्दाखेरि चाहिँ हाम्रो हिउँदोमा चाहिँ साग र रायोको साग सिमरायोको साग भयो अनि धनियाँको पत्ता भयो है र बर्खामा चाहिँ हामी के खान्छौँ भन्दाखेरि बर्खामा चाहिँ बेसी जस्तो हाम्रो इस्कुस र फर्सी हुन्छ र त्यो चाहिँ बर्खामै उम्रिने चिज हो र त्यो भर्खामै उम्रिन्छ र त्यो चाहिँ हामी किन खान्छौँ भन्दाखेरि इस्कुस पनि इस्कुसमा चाहिँ बेसी मात्रमा पानी भएकोले गर्दाखेरि चाहिँ इस्कुस खानु चाहिँ बर्खामा एकदम राम्रो किनभने बर्खामा मान्छेलाई बेसी पानी पिउनु पर्छ है पसिना बेसी आउँछ त्यो कारणले गर्दाखेरि चाहिँ पानी पिउनु अति नै आवश्यकता हुन्छ र इस्कुसमा धेरै मात्रमा पानी भएकोले गर्दाखेरि हामीले इस्कुस खानु नै हाम्रो जिउमा पानी खाएको जतिकै हो र इस्कुस पनि बडीको लागि हेल्थको लागि एकदमै हुन्छ र फर्सी फर्सीमा पनि बेसी मात्रमा पानी नै हुन्छ र त्यसले गर्दाखेरि हामीले इस्कुस र फर्सी बर्खामा खाने गर्छौँ र आँखाको नेत्रको लागि चाहिँ हामी हिउँदोमा सागपात खाने गर्छौँ